अब कृषि क्षेत्रमा सुधार गर्नको लागि चाहिँ सरकारले कतिवटा सहुलियतहरू दियो भनेदेखि चाहिँ अब पशुपालन गर्नेहरूलाई गाईहरू किन्ने पैसाहरू दियो भनेदेखि त्यहाँबाट मल हुन्छ त्यहाँदेखि अर्ग्यानिक सागसब्जीहरू उनीहरूले लगाउन सक्छन र अलिकति मिहिनेत पनि गर्नुपऱ्यो भरसक अब रसायनिक मलहरू नलगाइकन अब गाईकै मलहरू लगाएको चाहिँ राम्रो हुन्छ म चाहिँ त्यो सबैलाई त्यही भन्नु चाहन्छु कि भरसक चाहिँ यो रसायनिक मलहरू नहालेर चाहिँ गाईको मल हालेर अर्ग्यानिक फलफुलहरू सागसब्जीहरू भएको चाहिँ राम्रो त्यो खायो भने सबैको स्वास्थ्य पनि राम्रो हुन्छ र म सबैलाई त्यही भन्नु चाहन्छु